योगमा अहिले भन्नु पर्दाखेरि प्रचलित छन् बाबा रामदेव उहाँका योगहरू आसनहरू उहाँको योगहरू धेरै सजिला खाले हुन्छन् धेरै लाभदायी छ स्वास्थ्यका लागि धेरै फाइदा भएको पाउँछु मैले त म र मेरा केही साथीहरूले यहाँ दैनिक रूपमा पहिला पहिला यो जागिर पाउनु भन्दा शिक्षकको पेसामा लाग्नु भन्दा अगाडि हामी धेरै योगा गर्न ग्राउन्डमा बसेर योगा गर्ने गर्थ्यौँ योगामा योगामा योगामा तपाईँको कपालभाती जस्तै अनुलोम विलोम चाहिँ एउटा यो प्रचलित छ यसले तपाईँको पेटको जम्मै रोगहरू जस्तै कपालभातीले पेटका जम्मै रोगहरूले मोटामोटी रूपमा साम्य समाप्त पार्दछ यसलाई दैनिक रूपमा यसलाई रुटिनको रूपमा फलो गरियो भने यसलाई आसन गरियो भने अनि अर्को तपाईँको हार्ट सम्बन्धी अनि स श्वास सम्बन्धी श्वास सम्बन्धी अनुलोम विलोमले धेरै एकदमै राम्रो काम गरेको हामी पाउँछौँ म आफैँले पनि यो भोगेको कुरा हो किनभने मैले यो योग आसनहरू धेरै गरेर धेरैलाई बताएँ पनि किनभने हार्टका मरिजहरू जस्तै ह्रदय रोगका मरिजहरूले अनुलोम विलोमलाई तपाईँको दैनिक रूपमा बिहान बिहान उठ्ने बित्तिकै खाली पेटमा अनि अनुलोम विलोमले चाहिँ अब विशेष गरी तपाईँले जहिले जहाँ बसेर पनि गर्न सक्नु हुन्छ भने कपालभाती एकदमै खाली पेट अनि खाना खाएको चार घण्टा पछि मात्रै यसलाई गर्नु पर्छ किनभने यसको खाना पच्ने जुन एउटा टाइम हुन्छ त्यसले गर्दाखेरि खाली पेटमै कपालभाती गरियो भने एकदमै स्वास्थ्यको लागि सजिलो एकदमै स्वास्थ्यको लागि सजिलो लिभर सिभर जम्मै किनभने हाम्रो मेन बडी नै पेट भएको हुनाले कपालभातीमा जुन पेट हल्लिन्छ त्यसले गर्दाखेरि भित्रको जुन जम्मै सेल्सहरू हुन्छन् ऊर्जा त्यो फेरि ऊर्जावान् भएर आउँछन् मृत भएका सेल्सहरू नि बाच्ने गर्छन् अनुलोम विलोमले नयाँ नाकले नयाँ हा हा हावा तान्दा अक्सिजन तान्दा एउटा नाकले अक्सिजन तानेर भित्र लाँदा अनि फेरि अर्को नाकले छोड्दाखेरि जुन एउटा नयाँ अक्सिजन हामी पाउँछौँ त्यसले गर्दाखेरि यो हार्टको लागि ह्रदयको लागि धेरै लाभदायी छ क्रमशः यसलाई गरी बसियो भने पछि पछि कालान्तरमा गएर कुनै किसिमको रोगहरू नलाग्ने क्यान्सर किडनीहरू कुनै पनि प्रकारका अङ्गहरू कुनै पनि रोगहरूले नछुने सम्भावना एकदमै हामीले देखेको छौँ त्यसका भुक्तभोगी म पनि हो अहिले